हेलो को बोल्नु भएको ए हजुर हजुर नाम लेखाउनु भएको थियो है तपाईँले अस्ति ए हजुर हजुर हजुर ए रिपोर्ट तपाईँको चाहिँ स्टोन रहेछ कि स्टोन टू एमएमको भएको रहेछ अन्त तपाईँको त अब त्यो स्टोन आएको छ हो र हजुर स्टोनै छ हजुर तपाईँको त्यो मरमसालाहरू खायो भने पनि त्यस्तै हुन्छ नि मसला बेसी खानु भयो होला तपाईँले ए उ ए उएस स्टोन भएको तपाईँको त्यो स्क्यानिङमा स्टोनै देखाउँदैछ कि तपाईँको त्यो स्टोनै भएको छ अब तपाईँको अपरेसन गर्नुपर्छ हुन्छ नि मसला खायो भने हुन्छ पानी चाहिँ बेसी खानुपर्छ त्यसको लागि चाहिँ हुन्थ्यो है र पनि अब तपाईँको त्यही देखाउँदैछ तपाईँको त अपरेसन गर्नुपर्छ नि हौ हजुर तपाईँले अब यहाँनिर यो के हरे युमा नर्सिङ होममा गर्नुभयो भने तपाईँलाई अलिक ज्यादै पर्छ हजुर त्यो तपाईँको नभने पनि स्टोनको अपरेसन गर्नु तपाईँको पचास हजारजस्तो पर्छ पचास साठ्ठी हजार हस्पिटल बस्नु पऱ्यो दबाई सबाई गरेर सबै गरेर गभर्मेन्ट हजु हस्पिटलमा चाहिँ तपाईँको चाहिँ परेन कम्ती पर्छ त्यहाँ चाहिँ हजुर हेर्छु त हजुर हजुर गभर्मेन्ट हस्पिटलमा नि हेर्छु म हेर्नु त हो अब तपाईँले हस्पिटलमै देखाउनु पऱ्यो सबै हस्पिटलको कागज पत्र छ भने चाहिँ गभर्मेन्ट हस्पिटलको छ भने चाहिँ त्यहाँनिर हुन्छ तपाईँले यता प्राइभेट देखाएर लग्यो भने चाहिँ प्राइभेटको चाहिँ हुँदैन प्राइभेटको चाहिँ प्राइभेटमै हुन्छ हजुर हजुर आउनु न म मिलाइदिन्छु नि अन्त हजुर तपाईँको अलिक साह्रै छ स्टोन अलिक ठिक छ स्टोन तेतिबेला छिटो अपरेसन गऱ्यो भने चाहिँ उयो हुन्छ तपाईँको छिटो भयो भने चाहिँ छिट्टै चाँडै गरेको राम्रो तपाईँले चाहिँ भोलि आएर तपाईँ हस्पिटलमा आएर एडमिट हुँदा हुन्छ आउनुहोस् न एडमिट हुनुहोस् न ल लाग्छ नि निकै लाग्छ नि हजुर एक महिना हुन्छ हुन्छ राख्नुहोस ल मेरो अर्को पेसेन्ट आयो